भाइ तपाईँको होटलमा आज खाना खान आउनु भनेको मेरो परिवारसँग गाडी लिएर आउने विचार छ र तपाईँको होटलमा कस्तो कस्तो खाना के व्यवस्था छ र होटल कति बजीसम्म रहन्छ र कति बजी खोल्छ यो विषयमा तपाईँले भन्नुहोस्